नेपाली भाषाले साहित्य कविता तथा कलात्मक अभिव्यक्ति र अन्य रूपमा यसरी प्रयोग गर्न सकिन्छ जस्तै साहित्यको रूपमा निबन्ध लेखर उपन्यास लेखेर समालोचना गरेर जीवनी कथा भाषा अनुवाद गरेर पनि प्रयोग गर्न सकिन्छ कविताको रूपमा यसरी अभिव्यक्तिको रूपमा यसरी प्रयोग गरिरहेका छन् जस्तै कविताको कवितामा जाग न जाग अब जाग लाग अब उन्नति विषय अब लाग धेर भयो अति सुत्यो अब जाग यसरी प्रयोग गर्न सकिन्छ